आज हाम्रो भारत देशको आफ्नो हाम्रो भारतवर्षको सबैभन्दा महत्त्वपूर्ण चुनौतीहरूमा एक नम्बरमा त शैक्षिक शिक्षा मा छ शैक्षिक केन्द्रहरू र भारत सरकारले यो शैक्षिक यस केन्द्रहरू जस्तै स्कुलहरू कलेजहरू एकदमै राम्रोसँगले बनाउने र यहाँनिर जुन चाहिँ स्कुलहरू त प्रायः ठाउँमा स्कुलहरू बनिसकेका छन् र ती स्कुलहरूमा प्रशिक्षित शिक्षकहरूलाई दिनु पर्छ र शिक्षकहरूलाई समय समयमा धेरै तालिमहरू पनि दिनुपर्छ जसमा कि मसिना नानीहरूलाई जस्तो प्राइमेरीका मसिना नानीहरूलाई कसरी पढउनु पर्ने हो कस्तो कसरी ती नानीहरूलाई आफूले ह्यान्डलिङ गर्नु पर्ने हो र ती नानीहरूलाई कस्तो शिक्षा दिनुपर्ने हो र कुन समयमा आउनु पर्छ ती नानीहरूलाई कुन समयमा स्कुलमा भर्ना गर्नुपर्नेछ र ती मसिना मसिना नानीहरूलाई घरबाट आएका मसिना नानीहरूलाई शिक्षकहरूले कसरी चाहिँ पढाउनु पर्छ कसरी नानीहरूलाई स्कुल आउने वातावरण बनाउनु पर्छ स्कुलको वातावरण पुर्णै पूर्णरूपले परिवर्तन गर्नुको लागि चाहिँ ती टिचरहरूलाई ती शिक्षकहरूलाई पनि समय समयमा सरकारले तालिम दिइरहनु पर्छ र समय समयमा शिक्षा केन्द्रबाट ती स्कुलहरूमा ती प्राथमिक पाठशालाहरूमा पनि आएर भिजिट गर्ने र कुन कुराको आवश्यक छ त्यो कुराहरू छन् पुरा गरदिने सरकारले आफ्नो शिक्षा विभागलाई यो सबै जिम्मावारी दिनुपर्छ र शिक्षा विभागले पनि ती स्कुलहरूमा गएर हेरेर त्यहाँ कुन किसिमको के कुराहरूको खाँचो छ यो सबै परिपूर्ति मिलाइदिने गरेदेखि चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ देशमा असल शिक्षा र शिक्षाको महत्त्व सबै सबैलाई दिनुपर्छ र यो हुनेछ